ए औ हो त सुस्मिता तिमी भनन् है कस्तो मजा आयो नि हौ टोइ ट्रेनमा घुमेर कहिले नघुमेको हो जति अब जति कम लागतमै राम्रो अब घुमायो पनि पसायो पनि राम्रो तिमीलाई पनि कस्तो लाग्यो मैले मैले किनेको थिएँ मगज किने नि मैले ए मैले पनि किने कि कस्तो मजाको छ के अरे पटुकीहरूदेखिको लिएर उयोहरू राम्रो थियो अनि अहिले के के पाउँछ होला हौ अझै त्यहाँनिर त्यही त सुनन् त्यहाँ कुन चाहिँ यस्तो होला हौ जहाँ चाहिँ अलिक राम्रो राम्रो त्योहरू गरगहनाहरूदेखि पोसाकहरू राम्रो अब हुन्छ नि पाउँछ होला हौ

ए सुनन् हामी जाने उत्ता दार्जिलिङ त्यो उ यो गर्नुको लागि उयोहरू के केहरू कसरी गर्ने

त्यहाँ त उयो अँ त्यही त त्यहाँनिर उयो नेवारको हरूको ड्रेसहरू पनि पाउँदो रहेछ नि त्यो दोकानमा

त्यही त कस्तो अब साथीहरूले पनि कस्तो राम्रो मेरो मगर ड्रेस पनि त कस्तो राम्रो युनिक अब हुन्छ नि त्यो उयो खालको आधुनिक खालकै मजाको अब मोडर्न टाइपको अब अहिलेको उयोहरूले पनि लगाउनु अप्ठ्यारो नमान्ने खालको कस्तो मजाको रहेछ भनेर चाहिँ अर्नमेन्ट्सहरूदेखिको लिएर यस्तो मेरो मनपरायो कि अब फेरि हामी कहिले हुन्छ जाउँ न ल त्यो

हजुर हो नि है हामीलाई अस्ति क्या के भन्छ नेवार खाना

ए तिमाहरूको उता हामी जाउँ न त अन्त म पनि जान्छु तिमी पनि जाउँ हो यो गरेर मजाले घुमेर त्यहाँनिर अझै के के पाउँछ खाने कुरोहरूदेखिको के भन्छ पोसाकहरू अर्नमेन्ट्सहरूदेखि सबै हेरौँ न त्यही त उम्

डिसम्बरमा जाने है

ठिक्कै ल हुन्छ त्यसो भए गरौँ न फेरि बिचमा बात गरौँ न त ल त्यहाँको उयसको बारेमा के कसो हो ल हुन्छ बाई